दार्जिलिङ जिल्लाका उल्लेखनीय चाहिँ स्थलहरू भन्नुपर्दा चाहिँ यहाँ एकदमै पुरानो मन्दिर पहिला चाहिँ त्यहाँ गुम्बा थियो अरे अहिले चाहिँ हामीले त्यहाँनिर महाकाल म बाबाको मन्दिर भन्छौँ त्यहाँनिर अहिले पनि त्यहाँनिर कति गुम्बा इस् गुम्बा स्टाइलकै मन्दिर देख्छौँ है त्यहाँ गुम्बा लामा पनि छ छेउमा छेउमा पुजारी पनि छ र महाकाल बाबाले चाहिँ अब दार्जिलिङको शीर्षमा हुनुहुन्छ महाकाल बाबा त्यो सबै जो पनि आउँछन् त्यहाँ दर्शन गर्न गएकै हुन्छन् र अरू यहाँ टाइगर हिल छ जहाँबाट हामी सूर्योदय हेर्न जान्छौँ र धेरै पर्यटकहरू त्यहाँ आएर सूर्योदय भएको हेर्छन् त्यस मुनि मुनि सिन्चेलधामहरू जहाँनिर मान्छेहरू दर्शनको लागि जान्छन् अनि यो विभिन्न यस्ता ठाउँहरू छन् जसले चाहिँ पर्यटकहरूको मन लोभ्याउँछ साथै यहाँनिर फुर्सतको बेलामा घुम्नु जाँदा चाहिँ दार्जिलिङको एकदमै प्रसिद्ध चौरस्ता जहाँ एउटा अफिसबाट आएको मान्छेले पनि थकाइ मेट्छ कस्तो भारी बोकेर आएकोले पनि थकाइ मेट्छ त्यो सबैको थकाइ मेट्ने ठाउँ एउटा साथी भेट्ने ठाउँ चिया खाँदै त्यहाँनिर आफ्नो दिनभरिको थकान मेट्दै कञ्चनजङ्घा हेर्ने ठाउँ त्यहाँ एकदम फुर्सतको बेलामा चाहिँ प्रायःजस्तो दार्जिलिङकाहरू समय बिताउन चाहिँ त्यहीँ गएको देख्छु